मेरो क्षेत्रमा मानिने प्रमुख धार्मिक परम्परा वा अनुष्ठानहरू के के हुन् भने सर्वप्रथम त यो क्षेत्र हिन्दू बाहुल्य भएको हुनाले गर्दाखेरि यहाँनेर प्रायः हिन्दू धर्मावलम्बीहरू पाइन्छन् र त्यसपश्चात् यहाँनेर बौद्ध धर्मावलम्बीहरू पनि हामी पाउँछौँ र त्यसपश्चात् हामी यहाँनेर क्रिस्तान मतावलम्बीहरू पनि हामी यहाँनेर पाउँछौँ र मेरो धार्मिक अनुष्ठानको मुख्य अङ्ग के हो भने म हिन्दू भएको हुनाले गर्दाखेरि म हिन्दू धर्मलाई मानेर हिन्दू धर्मको अनुष्ठानहरू हिन्दू धर्मको हिन्दू धर्मले देखाएको पाइलामा म हिँड्ने प्रयास गर्दछु जस्तै नित्य उठेर बिहान बिहान उठेर पूजा पाठ गर्नु मन्दिर जानु भगवान्लाई भोग चढाउनु मन्दिर साफ सफाइ गर्नु यो सबै मेरो धार्मिक अनुष्ठानको मुख्य अङ्गहरू हो र यसरी नै कुनै पनि पुराण या पूजा पाठमा गएर संलग्न हुनु त्यहाँनेर सेवा दिनु यो पनि मेरो धार्मिक अनुष्ठानको मुख्य अङ्गहरू हो र साथै भगवान्को सेवा गर्नु मन्दिरमा गएर भक्तजनहरूलाई सेवा गर्नु यो पनि मेरो धार्मिक अनुष्ठानको म एउटा अङ्ग मान्दछु साथै धर्ममा मेरो अत्याधिक रुचि भएको हुनाले गर्दाखेरि म शास्त्रहरू पनि पढ्ने गर्दछु र शास्त्रमा के के लेखिएको छ गीता भागव गीतामा के के लेखिएको छ बाल्मीकि रामाणमा के लेखिएको छ मानवको निम्ति के सन्देश दिएको छ त्यसलाई पनि आत्मासाथ गर्ने म मेरो जीवनमा प्रयास गर्दछु र यी नै हुन् मेरो धार्मिक अनुष्ठानको मुख्य अङ्गहरू